हेलो तपाईँ के मगाउनु हुन्छ हाम्रोमा ननभेजमा भयो चिकन छ चिकन मोमो चिकन टाइपो अन्त चिकन चौमिन अन्त बिफ मोमो अन्त ननभेज छोडेर तपाईँको भेज मोमो अन्त फ्राई राइस चौमिन भेज चौमिन के खानुहुन्छ केमा केमा ड्रिङ्क्समा कोक छ स्प्राइट छ अन्त यो लेमन जुस छ अन्त मेङ्गो जुस छ अन्त वाटर मेलन जुस पनि छ हजुर के के के मगाउनु हुन्छ अन्त उएसहरूमा मिठाईहरूमा के खानुहुन्छ मिठाईहरूमा यो उइस छ रसदाना छ अन्त उएस भयो यहाँ सेकहरू छ हजुर हुन्छ हुन्छ तपाईँको यो अर्डर आउँछ छिट्टै नै